हेलो

हजुर ए हजुर भन्नुहोस् न ए गुड आफ्टरनुन सर

हजुर सर सर अब ठिकैको भयो सर मैले साइन्स सब्जेक्टमा चाहिँ अलिकति त्यति राम्रो गर्नु सकिनँ अरू सबै राम्रै छ हजुर एभरेजमा राम्रै हुन्छ होला सर पर्सन्टेज तर साइन्स सब्जेक्टमा चाहिँ त्यति राम्रो चाहिँ गर्नु सकिनँ सर अब इक्जाम सकेर चाहिँ अब त्यही कलेजहरू जोइन गर्नु भनेर सोचिरहेको छु सर कस्तो कुन चाहिँ सब्जेक्ट लिएर पढ्यो भने चाहिँ राम्रो हुन्छ होला है अनर्स सब्जेक्टहरू हजुर सर हजुर सर मलाई टिचिङ चाहिँ पुरा मनपर्छ हो टिचिङलाई प्रोफेसन बनाउँ भनेको नि पछि गएर कि त्यही भएर चाहिँ मैले कुन चाहिँ सब्जेक्टमा चाहिँ अनर्सहरू लिएँ भने चाहिँ किनकि मैले आर्टस मै राम्रो पनि गरेको छु कि इक्जाम कि त्यो भएर नि सर हजुर सर ए हजुर सर सर मा अर्को केही कोर्सहरू गर्नुपर्छ हजुर हजुर सर टिचर्स ट्रेनिङहरू गराउने चाहिँ कता छ होला है इन्सटिट्युटहरू यहाँनिर कालिम्पोङमा हजुर सर हजुर सर कहाँनिर छ कहाँबाट एप्लाई गर्नुपर्छ सर मैले यो गर्नुको लागि चाहिँ

ए हजुर सर ए हजुर सर हुन्छ सर हजुर सर ए हजुर हजुर सर एडमिसन गरिसकेर गर्दा हुन्छ है कोर्सहरू सबै मैले यो डिप्लोमा ए सर हुन्छ

हजुर सर ए हुन्छ सर हुन्छ सर थ्याङ्क

हुन्छ सर थ्याङ्क्यु इन्फर्मेसन दिनुभएकोमा हुन्छ सर